हेलो अँ अँ म त्यही प्रोजेक्टको लागि तिमीलाई कल गरेको नि अँ त्यो हाम्रो प्रोजेक्ट छ नि अँ अँ मैले चाहिँ के सोचेँ औ भन त मैले सोच्दाखेरि चाहिँ हेर नरेन्द्र मोदी होइन मैले त्यस्तो चिनेको मान्छे अब अहिलेसम्म अब राम्रो लाग्ने चाहिँ नरेन्द्र मोदी नै हो होइन अब नरेन्द्र मोदीले अब हाम्रो लागि कतिवटा राम्रो कुरा पनि गर्नु भएको छ नरेन्द्र मोदीको थिङ्किङ चाहिँ के छ भने डिजिटल इन्डिया बनाउँछु क्यासलेस इन्डिया बनाउँछु भनेर अब नरेन्द्र मोदीले कतिवटा राम्रो राम्रो कामहरू गर्नु भएको छ हेर्दा लाइक रासिनहरू हेर अहिले रासिनहरू अब हामीले त्यही चामल अब हुन्छ नि नर्मलमा किन्नु पर्यो भने कति महँगो पर्छ एटलिस्ट त्यो चामल पनि खाँदाखेरि राम्रै नै छ र गरिबहरूलाई पनि कस्तो हेल्प हुँदैछ

त्यो भयो क्लिन इन्डिया भयो अँ लाइक कतिवटा जग्गा अब हामीलाई कस्तो सुविस्ता खालको बनिरहेको छ अब त्यही कुराहरू स्कुलस्मा हेर आजकल नयाँ आजकल स्कुलस्मा सबै गभर्मेन्ट स्कुलहरूमा हेऱ्यो भने स्मार्ट बोर्ड स्मार्ट टिभी स्मार्ट क्लासेसहरू हुन्छ अब त्यसै चाहिँ अब हुन्छ नि गभर्मेन्ट स्कुलमा वेसेम फिस कम्ती नै गर्छ गभर्मेन्ट स्कुल पनि भयो र राम्रो राम्रो फेसिलिटिसहरू अझै

त्यही त कतिवटा नयाँ फेसिलिटिजहरू पनि छ हाम्रो स्कुलमा अँ अब हाम्रै स्कुलको एक्जामपल हेर स्मार्ट क्लासहरू

अब त्यसको गभर्मेन्ट स्कुलमा त्यस्तो बनाइहाल्यो भने चाहिँ अब हुन्छ नि बनायो भने चाहिँ बनिँदै पनि छ वेस अब गरिब गरिबको फेमिलीजहरूको नानीहरूलाई पनि सुबिस्ता हुन्छ कतिजना अब प्राइभेट स्कुल अफोर्ड गर्नु सक्दैन अब आजकल त सबैले प्राइभेट स्कुल कहाँ अफोर्ड गर्नु सक्छ त अब अँ प्राइभेट स्कुलको फिसहरू पनि अब झन् राम्रो राम्रो इङ्लिस स्कुलहरूतिर गयो भने चाहिँ अम्बो फिसहरू कस्तो हाई हुन्छ त्यस्तै मिडल क्लास लो क्लासहरूले त अब एफोर्ड गर्नु सक्दैन नि त होइन तर अब उहाँले बनाइदिनु भएको अब योजनाहरूबाट चाहिँ अब हुन्छ नि हामी कम्ती दाममा अफोर्डेबल स्कुलहरू जानु सक्छ र स्कुलमा पनि राम्रो राम्रो फेसिलिटीसहरू छ अँ अँ अँ त्यो कुरा पनि निकाल्नु सक्छ हामी भोलि प्रजेक्टमा अँ अँ नरेन्द्र मोदी आएर अब हाम्रो इन्डिया पनि निक्कै नै डेभलप भएको छ एज कम्पेर टु पहिलाभन्दा अँ

भोलि प्रोजेक्टमा अब हामी यही गरौँ होला है किन उहाँले गर्दा अब गभर्मेन्ट स्कुलमा यस्तो यस्तो फेसिलिटीजहरू आएको छ अँ अन्त अब उहाँले गर्दा अब हुन्छ नि अब मिडल क्लास लो क्लासकोहरूले पनि गभर्मेन्ट स्कुलमा राम्रो राम्रो फेसिलिटीज पाउँछ न भने भन त आजकल कहाँ त्यस्तो फेसिलिटीजहरू पाउँछ अँ त्यस्तो फेसिलिटीजको लागि कि त प्राइभेट स्कुल जनु पर्यो प्राइभेट स्कुल त तिमीलाई थाहा नै छ कतिको महँगो हुन्छ भनेर अँ अँ ल ल त्यसो भए भोलि प्रोजेक्टमा नरेन्द्र मोदीकै बारेमा उयस गरौ न ल हामी प्रेजेन्ट गरौँ न ल अँ अँ अँ अँ ल ल थ्याङ्क्यु बा बाई ल भोलि भेटौँ